ए मनाङ सर बोल्नुभएको हो ए हजुर नमस्ते सर हजुर म एउटा जर्न जर्नलिस्ट बोलेको है सर सुन्नुहोस् न तपाईँको सानो हेल्प चाहिएको थियो जिल्ला जिल्लामा चाहिँ है कसरी कल्चर मतलब फेस्टिभलहरू सेलिब्रेट गर्छ भन्ने विषयमा लिएर चाहिँ इन्फर्मेसन चाहिँ कलेक्ट गर्दैछ होइन अनि चाहिँ त्यही विषयमा चाहिँ हजुर होइन सानो तपाईँलाई प्रश्न सोध्न गइरहेको छु है जिल जलपाइगुडीको मा बस्नुहुँदो रहेछ है जिल्लामा अनि त्यहाँ चाहिँ फेस्टिभलहरू चाहिँ के के मनाइन्छ है कस्तो पाराले मनाइन्छ अलिक सानो इन्फर्मेसन दिनुहोस् न

हजुर हजुर हजुर तपाईँहरू नेपालीहरूले कसरी मनाउनुहुन्छ

हजुर हजुर हजुर अनि अरू अरू कल्चर मतलब अरू अरू कल्चरको पनि तपाईँहरू मिलेर गर्नुहुन्छ कि तपाईँ नेपाली कम्पुनिटीको मात्रै मिलेर गर्नुहुन्छ कि फेस्टिभलहरू चाहिँ सेलिब्रेट

हजुर

हजुर ए हजुर ए हजुर हजुर कस्तो भव्य रूपमै अब तपाईँहरूले सेलिब्रेट गर्नुहुन्छ कि त्यो फेस्टिभलहरू सानोतिनो कसरी सेलिब्रेट गर्नुहुन्छ हजुर अँ

हजुर हजुर हजुर हजुर ए हजुर हुन्छ धेरै धेरै धन्यवाद तपाईँलाई

हजुर हजुर ए हजुर ए हजुर हुन्छ

ए

ए हजुर हजुर हजुर

हजुर के दसैँमा चाहिँ तपाईँहरू नेपाली कम्युनिटीमा चाहिँ अब यताउता टिका लगाउन जानुहुन्छ कि फाल्टो पनि आउँछ फाल्टो मान्छेहरू पनि मतलब

ए हजुर हुन्छ सर हुन्छ धन्यवाद तपाईँलाई